अँ कहाँबाट बोल्नु भएको अच्छा अच्छा भन्नुहोस् भन्नुहोस् दोकान छ त मेरोमा फल फलारहरूको दोकान छ फ्रुटहरू हो सब्जी पनि राखेकै छु किन तपाईँलाई चाहियो सब्जीहरूमा त्यही छ सब्जीहरूमा छ हरियो परियो सागसब्जीहरू पनि छ आलु छ गोलभेडा छ यी सबै कुरोहरू छ हौ फलहरू छ एप्पल छ अरूहरू क्या त केराहरू छ फ्रुटहरू सबै कुरो छ हजुर हजुर ए हुन्छ लानुहोस् न कति कति लाग्छ तपाईँलाई अलिक बेसी नै लाग्छ होला उम् उम् उम् उम् ए हुन्छ हुन्छ तपाईँलाई म आशा गरेँ नि त तपाईँ आउनुहोस् न मेरो दोकानमा म तपाईँलाई दिइहाल्छु नि भाउ त अब भाउ त अहिलेको समयमा अहिले त अलिकति अनसिजन भयो भाउ त अलिकति बढेरै गएको छ तर तपाईँले अलिक बेसी बेसी लानु हुँदो रहेछ म अलिकति कम्ती नै गरेर दिन्छु नि अलिअलि उम् आउनुहोस् न अँ आउनुहोस् फ्रुटहरू पनि लानुहुन्छ होला फलहरू छ एप्पल छ दारिम छ हो पोमेग्रेनेट क्या त यिनीहरू छ हो सबै कुरो छ मौसमी छ सुन्तला पनि अहिले निस्किएको छ हो यी सबै कुरो फलारहरू पनि पाउनुहुन्छ तपाईँलाई मनपर्दो मनपर्दो हजुर अँ एकदम ताजाताजा मैले अहिले अहिले मन्डीबाट ल्याएको सामानहरू हो त त्यो कारणले गर्दा एकदम ताजाताजा छ यसमा कुनै तपाईँले नराम्रो छ भनेर सोच्नै पर्दैन एकदम ताजाताजा एकदम हेर्नु लायक लायकको खानु लायक लायकको छ आउनुहोस् आउनुहोस् भाउ फलारको पनि अहिले त अब हो तपाईँको सुन्तलाको अलिक सिजन गयो त्यो कारणले गर्दामा सुन्तला पनि अहिले झन्डै एक सौ दस रुपियाँ बिस रुपियाँ किलो जस्तो छ र एप्पल सौ रुपियाँ किलो जस्तो छ हो र पोमेग्रेनेट एक सौ बिस रुपियाँ किलो छ यसरी सब्जीहरूको दाम ए फलारहरूको दाम चाहिँ यस्तो छ फ्रुटको दाम चाहिँ किनभनेदेखिलाई फ्रुटको त समय गयो नि त खोइ अब मेन समयमा हो भनेदेखिलाई अलिक सस्तो पाउनुहुन्छ तर अहिले चाहिँ समय गइसक्यो फलारको पनि अ उब्रिएको पाप्रेको यही बेच्दैछु र आउनुहोस् तपाईँलाई म अलिकति मिलाएर दिइहाल्छु केही धन्दा मान्नु पर्दैन अलिक लानुहुन्छ होला फ्रुटहरू पनि हेलो हेलो ए हुन्छ हुन्छ आउनुहोस् आउनुहोस् आउनुहोस् दोकानमा तपाईँको लागि एकदम स्वागत छ हुन्छ हुन्छ